भाइ ढिलो भयो नि सरी ल ए धेरै पर्खाएँ है मैले भरे पनि पर्खिदिनु होस् ल ढिलो हुन्छ होला हो सपिङहरू पुरा छ भाडा चाहिँ भरे दिँदा हुन्छ होला नि एकै चोटि है भाइ ए यहाँ बाटो बिग्रेछ नि है भाइ कहिले बनिन्छ होला है सपिङ गर्दा गर्दै ढिलो हुन्छ होला हो अलिक पर्खिदिनु होस् ल भरे म भाडा चाहिँ भरे एकै चोटि दिन्छु ल भाइ नरिसाउनु होस् है